हाम्रो सांस्कृतिक र पहिचानलाई दर्साउने एउटा मुख्य माध्यम हाम्रो नेपाली भाषा हो हाम्रो बोलीचालीबाट नै संसारभरि हामीलाई नेपाली जाति भनि चिनाउने गर्दछ